ए म चाहिँ आरुसी है आरुसी हो जसमा कि आफूले अब मतलब हुन्छ नि अब हाम्रो चाहिँ है पच्चिस दिसम्बरमा हो है क्रिसम्स डे आफ्टर चाहिँ अब हामीले चाहिँ के गर्छौँ भन्दाखेरि चाहिँ चर्च लागेपछि चर्च छुट्टि भएपछि हामीले सानो प्रोग्रामहरू मनाउँछ जसमा कि अब खाना चमेनाहरू बनाउँछ है त्यसमा कि अब आफ्नै सेलरोटीहरू हुन्छ त्यसमा नाच गानहरू हुन्छ है अनि त्यहाँबाट त्यसमा कि आफूलाई अब नयाँ नयाँ फेसहरू पनि चाहन्छौँ हामीले है अब टाढा टाढोबाट आउँछ क्रिसम्स भनेपछि खुसियाली अब दसैँ हो भनेर है आफ्नो आफन्तहरू पनि भेट हुन्छ अनि त्यहाँबाट त्यस्तै हुन्छ है खुसी हुन्छ अब क्रिसमस भन्नु मतलब अब दसैँ भन्नु मतलब अब खुसी हुने दिन हो है